मेरो चाहिँ शिक्षामा चाहिँ के अनुभव छ भने चाहिँ राम्रो अनुभव छ भने चाहिँ मलाई चाहिँ लाग्छ कि यदि हामी शिक्षित छौँ भने चाहिँ कसैले पछाडि ठग्न सक्दैन र अनि हामी शिक्षित छौँ भने हामीले हामी शिक्षित छ भने चाहिँ हामीले सोचेको कुराहरूलाई पुरा गर्न सक्छौँ र त्यसरी नै अब हामी शिक्षित छ भने चाहिँ एउटा समाजको पनि विकास हुन्छ र त्यसरी नै शिक्षित हुनु चाहिँ अनिवार्य छ अब हामी शिक्षित छौँ भने त देशको पनि विकास हुन्छ होइन तेस्तै हो र हामी शिक्षित हुनु चाहिँ अनिवार्य छ